मेरो साथीहरू बचपनको साथीहरूसँग कोही बेला हामी गुम्बा डाँडा जान्थ्यौँ बिहेमा त्याँ नाँचगान गर्थ्यौँ नाँच्थ्यौँ खेल्थ्यौँ कोही बेला पूजामा जाँदाखेरि म त झन् साह्रो दिनभरी लुगा धोइबस्थेँ बिहान लगाउनु भनेर दिएको जामाहरू पनि बेलुका साथीहरू आउँदा पनि लुगै धुन्थेँ त्यस्तो समय थियो त्यो समयमा मेरो साथीहरूसँग खेल खेलेको याद आउँछ अहिले त भेट्नु पनि अब टाढा टाढा छ कोही कहाँ बिहे भएर गएको छ कोही कहाँ बिहे भएर गएको छ बुधबारे पटाङमा छ मेरो चन्दा साथी उसलाई पनि कस्तो भेट्नु मन लाग्छ तर अब भेट्नु सकिँदैन आफ्नो आफ्नो घरको परिस्थितिले गर्दाखेरि टाढा टाढा हुइँदो रहेछ माइती घरमा पुराण भयो भने मात्र भेट हुन्छ बचपनमा खेलेको साथीहरूसँग धेरै भेट गर्ने इच्छा लाग्छ तर के गर्नु भेट हुनु सक्दैन सम्झेरै मात्रै जीवन दिनहरू बित्छ अहिले त मज्जा आउँथ्यो कोही दिन गोठाला जाँदाखेरि खेलेको कोही दिन खोला खेल्दाखेरि माछा मार्दा साथीभाइ दाजु भाइहरूसँग जाँदाखेरि याद आउँछ घाँस दाउरा कति मज्जाले गर्थ्यौँ दाउरा डोकोमा मज्जाले बोक्थ्यौँ दाजुहरू सँगसँगै हामी पनि काम गर्थ्यौँ त्यो समय मज्जा आउँथ्यो अहिले त बुढेसकालले छोएर होला कामहरू पनि गर्नु सकिँदैन अहिले त त्यही नानीहरूसँग मात्रै बसेर होला अहिले त त्यस्तो मज्जाको दिनहरू पनि छैन रमाइलो हुन्थ्यो अलैँची टिप्नु जान्थ्यौँ कोही दिन घाँसमा जान्थ्यौँ हाम्रो घरदेखि टाढा हुन्थ्यो झन्डी भन्ने ठाउँमा त्यहाँ जान्थ्यौँ झन्डीबाट घाँस ल्याउँथ्यौँ दाउरा घाँस गर्थ्यौँ बाख्रा पाठासँग कोही दिन खेल्थ्यौँ मज्जाको दिनहरू थियो त्यो समयमा त अहिले त साथीहरूसँग पनि भेट गर्नु मुस्किल छ भेट पनि हुँदैन यसरी नै दिनहरू बित्दै जाँदो रहेछ समयले मानिसलाई कहिले कहाँ कहिले कहाँ पुर्याउँदो रहेछ